बुनाइ चाहिँ अब मैले घरमा सिकेको होइन अब घरमा सिकेको दिदीकोबाट सिकेको मैले कुर्सी बुन्नु काँटाले बुन्नु दिदीकोबाट सिकेको कति अब सासूकोबाट सिकेँ होइन अब अब दिदीकोबाट सिक्दाखेरि जस्तो मैले गलफनहरू बुन्ने पहिला सानोमा गलफनहरू बुन्थेँ अन्त त्यतिको अलिकति ठुलो हुँदै गए पछि स्कुलमा सिकायो मोजाहरू बुन्नु स्कुलमा सिकेको मैले होइन अन्तखेरि अब काँटाले बुन्दाखेरि अन्तखेरि स्वेटरहरू बुन्नु बिहा गरेर जति जति बेला बिहा गरेर आएँ त्यसको बादमा काँटाले बुन्नु स्वेटरहरू पनि बुन्नु सिकेँ सासूकोबाट होइन अन्तखेरि कुर्सी चाहिँ मैले आफै सिकेको अरूले गरेको देखेर आफै सिकेको होइन आफै सिकेर मैले पुरा बुनेँ कुर्सीको चाहिँ पुरा बुनेँ मैले कुर्सीले नानीको लागि मोजा टोपी पनि बुनेको कुर्सीले बुनेँ मैले होइन अन्त कुर्सीले चाहिँ अब टेबल क्लोथहरू सब बुनेँ मैले तर साह्रो पर्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि मोजा र कुर्सीले मोजा र टोपी बुन्नु चाहिँ पुरा गाह्रो पऱ्यो मैले होइन तर पनि बुनेँ अब अन्त सिलाइको चाहिँ के हो भन्दाखेरि यता मेन र म्युनिसिपालिटीबाट चाहिँ सिलाइको ट्रेनिङ आएको थियो केटीहरूको लागि त्यसमा मैले फर्म भरेर अब त्यहाँनेर गरे सिलाइ सिलाइ गरेर बादमा चाहिँ त्यो सिकेँ इलेक्ट्रिक मेसिनमा सिलाइ गर्नु पर्थ्यो सिकेँ सि सिक्दा सिकेँ कुर्ताहरू त बनाउनु सिकिहालेँ कुर्ता पाइजामा बनाउनु त सिलाउनु त सिकेँ कटिङ पनि सिकेँ होइन तर यसमा चाहिँ साह्रो परेको चाहिँ के हो भन्दाखेरि फर्स्ट फर्स्टमा मेसिन चलाउनु त्यो इलेक्ट्रिक मेसिन चलाउनु साह्रो पऱ्यो तर पनि सिकेँ त्यहाँदेखि बादमा चाहिँ त्यो कटिङहरू पनि अब साइज अब जो सर्टको कटिङ गर्नु पुरा साह्रो सर्टको अब यो बाउलाको रिपहरू बनाउनु साह्रो साह्रो साह्रो छ कलर पनि बनाउनु पुरा साह्रो छ अन्तखेरि त्यहाँदेखि पेन्ट बनाउनु पुरा साह्रो छ होइन पेटिकोट ब्लाउजहरू त सिलाइहालिन्छ तर साह्रो पर्ने कुरा चाहिँ त्यही सर्ट हो अन्तखेरि ब्ला पेन्टहरू चाहिँ पुरा सि साह्रो पर्छ सिलाउनु सिक्नु धेरै टाइम लाग्यो अन्तखेरि यो मैले म्युनिसिपालिटीमा सिकेर मेरो मैले चाहिँ अब सर्टिफिकेटहरू पाएको छु होइन पास भएर सर्टिफिकेटहरू पाएको छु